हेलो भैया फेमिली क्याफेबाट बोल्नुभएको ए हजुर म यहाँ सानो पार्टी अर्गनाइज गर्दैछु कि त्यसमा पचासजना चाहिँ आउँछ होला कि अन्त तपाईँकोमा जुन चाहिँ खानाहरू हुन्छ त्यसको अर्डर गर्नु हुन्छ म तपाईँबड त्यसमा चाहिँ मेरो सानो एउटा डिस्काउन्ट एपमा सो गरिरहेको थियो त युस गर्दा हुन्छ कि हुँदैन होला त्यही सोध्नु लागि चाहिँ फोन गरेको थिएँ मैले ए हुन्छ कति कतिको डिस्काउन्ट पाउनुहुन्छ थर्टी पर्सेन्ट ए हुन्छ नि म अब अर्डर गर्नु लागि अब नेक्स्ट कल गर्छु कि अन्त तपाईँ पिक गर्नुहोस् ल ए हुन्छ हुन्छ